हजुर सुन्दैछु

यहाँको

पेदोङ डनबक्स छ त्यहाँको पनि राम्रै छ हजुर रकभेलहरू छ हुन्छ नि रकभेलमा लाउँदा पनि रकभेल राम्रो छ नानीहरूको लागि यहाँको इन्भाइरोमेन्ट राम्रो छ राम्रो नै छ भनौँ हजुर हजुर हुन्छ हुन्छ भन हुन्छ हुन्छ होस्